विद्यालयमा हाम्रो आर्ट्स एन्ड क्राफ्ट धेरै नै सिकाउनु हुन्थ्यो अनि हाम्रो आर्ट्स एन्ड क्राफ्ट त्यस्तो चाहिँ थिएन तर अब एउटा पिरियड हुन्थ्यो हाम्रो आर्ट्स एन्ड क्राफ्टको अनि त्यसमा चाहिँ हामीलाई धेरै मज्जा आउँथ्यो हाम्रो मेरो साथी मलाई धेरै मज्जा आउँथ्यो आर्ट्स एन्ड क्राफ्टमा चाहिँ हामीले अब पेपर लिएर एकदमै थरी थरीको बनाँउथ्यो एकदम एउटा त पुतली फ्रग हामीहरूले बनाउँथ्यौँ अनि एकदमै च ड्रोइङहरू पनि गर्थ्यो त्यसमा मज्जा आउँथ्यो ड्रोइङहरू गर्दाखेरि त्यसमा हामीले थरिथरिको रङहरू लगाएर अनि एकदमै चित्रहरू बनाएर गर्थ्यो हामीले चाहिँ यो जुन चाहिँ आर्ट्स एन्ड क्राफ्ट छ यसलाई हामीले धेरै अगाडि राख्नुपर्छ किनभने आर्ट्स एन्ड क्राफ्ट चित्र करण गर्दाखेरि चाहिँ हामीले मानिसको चित्र पनि बनाउन सक्छ अनि त्यो चित्रहरू बनाएर मानिसहरू धेरै अघि बढिएको छ हाम्रो हाम्रो देशमा त्यस्तो चित्र गर्ने पनि छ धेरै मानिसहरू अनि मलाई चाहिँ चित्र गर्दाखेरि एकदमै धेरै मज्जा आउँथ्यो म पहिल्यैदेखि नै चित्रमा पुरै रुचि राख्थेँ अनि म उता स्कुलमा पनि चित्र गरेर मैले फर्स्ट प्राइज जितेको थिएँ मैले एउटा ठुलो आइल्यान्ड बनाएको थिएँ धेरै मानिसहरू बनाएको थिएँ अनि पुतलीहरू बनाएको थिएँ रङबिरङ्गी फुलहरू बनाएको थिएँ अनि धेरै मज्जा आएको थियो अनि हामीले ड्रोइङको थ्रु चित्र चित्रको थ्रु हामीले एकदमै सबै देखाउन सक्छ मानिसहरू रोएको देखाउन सक्छ अनि हामीले कसलाई एकदम प्रभावित गर्न सक्छन् चित्रले गर्दाखेरि अनि मैले पनि चित्र पहिला गर्दाखेरि मैले फर्स्ट प्राइज जित् जितेको कारणले मेरो भाइ बहिनीहरूले पनि चित्र गर्न थाल्यो

त्यो पानीहरूको माथि हामी नाउ चलाउँथ्यो अनि त्यसमा धेरै मज्जा आउँथ्यो अनि हामी पे कागजको थ्रु हामीले एकदमै फुलहरू बनाएर एक दुस्रालाई दिन्थ्यो त्यो गर्दाखेरि हामीलाई धेरै मज्जा आउँथ्यो अनि आर्ट्स एन्ड क्राफ्ट हामीले गर्दाखेरि एकदमै रमाइलो हुन्छ हामीहरू गर्दाखेरि त्यही कारण चाहिँ आर्ट्स एन्ड क्राफ्ट हुनुपर्छ अनि त्यसमा धेरै नै मज्जा आउँछ